हाम्रो पहाडमा सिँढी जस्तो खेत हुन्छ अग्लो अग्लो डिल भएको खेती हुन्छ त्यसमा अब कम्ती कम्ती बारी छ भने चाहिँ काँटाले खनेरै उब्जनी गर्छ अब धेरै बारी धेरै छ भने चाहिँ गोरु लगाएर हलो जोतेर त्याँदेखिन् हलो जोतिसकेर चाहिँ त्यहाँबाट काँटाले खनेर त्यो डल्लालाई छेउकुना त हलोले भेट्दैन काँटाले खन्नु पर्छ त्यहाँबाट डल्ला फोर्नु पर्छ त्यसलाई मिहिन पार्नु पर्छ त्यहाँबाट मल लगाउनु पर्छ गाईको मल मल लगाएर त्यो माटोलाई फिट्नु पर्छ त्यहाँबाट बिउ छरेर यो मकै लाउनु पऱ्यो भने त्यसो गर्नु पर्छ मकै छऱ्यो फेरि त्यसलाई अब धेर धेर खेती छ भने हलो नै जोत्नु पर्छ हलो जोतेरै बिउ लाउनु पर्छ कम्ती छ भन त सर्रै छरेर बिउ छरेर काँटाले खन्दा पनि भइहाल्छ धेर धेर छ भने चाहिँ गोरु लगाएरै जोत्नु पर्छ त्यसको पछि मकै पाकिसकेपछि मकै उठाएर त्यहाँबाट त्यसमै मल हुन्छ त्यो माटोमै मल हुन्छ झारपात सबै ताछतुछ पार्नु पर्छ कोदालीले त्यहाँबाट पानी छोड्नु पर्छ एकताल जोत्नु पर्छ त्यहाँबाट पानी छोड्नु पर्छ भिजाउनु पर्छ त्यो खेतलाई भिजाएर चाहिँ दुई दिन जस्तो तिन दिन जस्तो भिजाउनु पर्छ भिजाए पछि फेरि जोत्नुपर्छ जोत्दाखेरि त्यो झारपातहरू सबै मर्छ अन्त हिलोलाई एकदम मिलाउनु पर्छ त्यो हिलोलाई हिलोलाई सबै मिलाउनु पर्छ काठकै दाँदे भन्छ त्यो दाँदे भन्ने हुन्छ त्यो लगाउनु पर्छ मान्छे भएर अन्त त्यसमा चडेरै गोरुले तान्छ त्याँबड सबै भएपछि एकदम हिलो माटो एकदम राम्रो भएपछि त्यहाँबाट धान रोप्छ अनि यो मकै र धानको भयो र धान उठाइसकेपछि हिउँदमा सब्जीहरू लाउनु पर्यो भने त्यसरी नै गोरुले जोत्छ गोरु जोतिसकेपछि माटो मिहिन मार्नु पर्छ माटो मिहिन पारिसकेपछि मल ल्याएर एक जग्गा राख्नु पर्छ आलु लाउनु छ भने कोदालीले नाली खोल्नु पर्छ नाली खोलेर मल लगाउनु पर्छ मल लगाएर चाहिँ आलु ठिक ठिक जगामा आलु रोप्नु पर्छ त्यहाँबाट त्यो नालीमा आलु लगाइसकेपछि त्यसले फेरि माटो अर्को नालीले नालीको माटोले पुर्नु पर्छ फेरि अर्को जग्गा नाली बनिन्छ फेरि त्यहाँनिर मल लगाउनु पर्छ मल लगाएर त्यसरी आलु लगाएर फेरि त्यो कोदालीले फरि माटो पुर्नु पर्छ आलु लाउने पारा त्यस्तो हो कोपी लाउनु पर्यो भने ड्याङ उठाउनु पर्छ ड्याङ उठाएर चाहिँ त्याँनेरि खाल्टा खाल्टा खाल्टा खाल्टा खन्नु पर्छ खाल्टा खाल्टा बनाएर त्या मल लगाउनु पर्छ मल लगाएर हाते काँटाले र माटो फिट्नु पर्छ फिटेर चाहिँ कोपीको बिजन रोप्नु पर्छ रोपिसकेपछि दुई दिन तिन दिनसम्म केराको दाम्चा काटेर त्यसले वरिपरि घामले नभेट्ने प्रकारले बार्नु पर्छ या कुनै खपेटा या कुनै कागज केहीले बार्नु पर्छ घामले नभेट्ने गरी पानी लगााइरहनु पर्छ तिन दिन चार दिनमा त्यो बिउ सरेपछि चाहिँ बस त्यहाँबाट पानी लाउनु पर्छ त्यहाँदेखिन् त्यसलाई अलिक बढेपछि गोडमेल गर्नु पर्छ हाते काँटाले गोडमेल गरिसकेपछि त्यहाँबाट त्यो फल बढेर फल्छ सिमी लाउनु पर्यो भने पनि मल माटो फिटेर नाली नाली बनाएर मल माटो फिटेर सिमी लस्करै रोप्नु पर्छ सिमी पनि उम्रिएपछि छ इन्चीको भएपछि सिटा बाँसको सिटा बनाएर सिटा लाउनु पर्छ सिटामा गएर सिमी फल्छ रामभेडा लगाउनु पर्यो भने पनि त्यसरी नै कोपी रोपेको जस्तै थली बनाएर मल माटो फिटेर रामभेडा उमारेको बिउ हुनु पर्यो त्यहाँनिर त्यो बिउ एकएकवटा त्यो नालीमा रोप्नु खाल्टामा मल माटो रोप्नु पर्छ रामभेडा बढ्दै गएपछि डन्ठा गाढ्नु पर्छ बलियो डन्ठामा बाँधिदिनु पर्छ जति टुप्पाहरू हाँगाहरू त्यो आउँछ हाँगा सब चुँडिदिनु पर्छ मेन हाँगा मात्रै राख्नु पर्छ रामभेडा लटरम्म फल्छ अग्लो भर मुनि फल्दै जान्छ माथि बढ्दै जान्छ